हेलो हेलो सब्जीहरू के के लानु हुन्छ भन्नु होस् न हेलो सुन्दैछु त हेलो सुन्नु ए के के लानु हुन्छ भन्नु होस् न हजुर सुन्नु भएन हजुर के के लानु हुन्छ हजुर छ थुप्रो छ सब्जीहरू त बन्दकोपी फूलकोपी लानु हुन्छ कि हजुर छ छ गाजर मटर अन्त हजुर जरा पनि छ इस्कुसको अन्त हजुर छ त लानु हुन्छ भने भन्नुु होस् न म तौली राखिदिन्छु अहिले त अलिक अब फर्स्ट फर्स्ट निस्किँदैछ अलिक महँगो छ भाउ त जराहरू पनि सब्जीहरू सबै महँगो छ त्यति साह्रो भाउ घटेको छैन हो कम्ती कम्ती हजुर सस्तो त छैन अन्त ए भइहाल्छ थुप्रो लानु भयो भने त म मिलाई दिइहाल्छु नि हजुर हजुर एक ठाउँबाट गर्नु होस् न छ थुप्रो छ के के भन्नु हुन्छ छ त्यसमा पनिरहरू छ गाजर छ क्याप्सिकमहरू दाल ह हौ हो त्यस्तो हजुर हजुर हजुर हुन्छ सबै भनिराख्नु होस् न म लेखिराख्छु कि कहिले पठाइदिनु भन्नु होस् न म फेरि पठाइदिइ हाल्छु नि कि तपाईँ मान्छे पठाउनु हुन्छ कि ए ए छ छ छ पनिर छुर्पी सबै छ के के भन्नु हुन्छ सबै हु हुन्छ म मिलाई दिन्छु ए हुन्छ हुन्छ मिलाई दिन्छु ए हुन्छ त्यो बोक्ने मान्छे पठाउनु होस् अन्त म तौली राखिदिन्छु कति कति भन्नु हुन्छ म लेखिराख्छु हो अन्त सबै टोटल हिसाब गरेर म तपाईँलाई चाहिँ तौली राखिदिन्छु कहिले पठाउनु हुन्छ हो अरू सब्जीमा के के लानु हुन्छ नाम भनी राखिदिनु होस् है मुला हजुर मुला कति केजी लानु हुन्छ अनि मटर कति केजी गर्नु हुन्छ हजुर ए हजुर हजुर हजुर अरू हजुर हजुर रायोको साग पनि छ लानु हुन्छ भने हजुर हजुर अन्त उयो ए हुन्छ म सबै लेखेर राखेर म तौली राखिदिन्छु कहिले पठाउनु हुन्छ कि मलाई फोन गर्नु होस् म तयारी गरी राखिदिन्छु नि तपाईँलाई हजुर ए हुन्छ हुन्छ